मेरो नाम उमङ्ग विश्वकर्म हो म लङ भ्यु चियाबारी क्षेत्रबाट क्षेत्रबाट बिलङ गर्छु जो चाहिँ खरसाङ सब डिभिजन अन्तर्गत पर्दछ र मैले मेरो प्राथमिक शिक्षा पङ्खाबारी उच्चत्तर माध्यमिक विद्यालयबाट पुरा गरेको हो त्यस पश्चात मैले दुई हजार दुई हजार सोह्रमा स्नातकोत्तर स्नातक चाहिँ मैले दुई हजार सोह्रमा केजिटिएम कलेज बागडुग्राबाट पुरा गरेको हो अनि त्यसपछि मैले स्नातकोत्तर चाहिँ मैले दुई हजार अठारमा उत्तर बङ्गाल विश्वविद्यालयबाट नै पुरा गरेको हो अनि हालैमा हालैमा म चाहिँ अस्थायी रूपमा शिव मन्दिरमै बस्छु बस्दै आइरहेको छु अहिले मैले उत्तर बङ्गाल विश्वविद्यालयबाट नै पिएचडी कार्य मेरो शोध कार्यहरू गरिरहेको छु पुरा गरिरहेको छु जस्तै मैले दुई हजार दुई हजार बिसमा चाहिँ मैले पिएचडीमा भर्ना भएको म त्यसरी नै मैले यो सेट है स्टेट एलिजिबल टेस्ट इकजामहरू पनि पास गरिसकेको छु हालैमा त्यही मेरो अब शोधकार्यहरू गरिरहेको छु अब आफ्नो है आफ्नो अरू इकजाम्सहरू पनि अरू परीक्षाहरू पनि जसमा कम्पिटेटिभ इक्जामहरू पनि बसिरहेको छु यी यस्तो कुराहरूमा मैले मेरो पढाइ क्षेत्रलाई नै मैले अघि बढाइराखेको छु